हाम्रो ग्रामीण क्षेत्रमा त्यही अब न्युजहरूले धेरै नै दुःखहरू छ र पनि देखाउँदैन जस्तै बाटोहरू भयो पानीको समस्या छ बत्तीको समस्याहरू छ हाम्रोमा हस्पिटलको समस्याहरू छ धेरै नै समस्याहरू छ र हाम्रो मिडियाहरूले त्यही यस्तो समस्याहरू केही नै देखाइदिँदैन र यहाँको मानिसहरूले धेरै नै दुःखहरू भोगेर हिँड्नु परिरहेको छ जस्तै हाम्रोमा एम्बुलेन्सहरू छैन केही हाम्रोमा केही त्यो हस्पिटलको फ्यासलिटीहरू छैन पानीको फ्यासलिटीहरू छैन एकदमै दुःख छ र यहाँ लाइटहरू पनि पो एकदमै दुःख छ घरि आउँछ घरि आउँदैन एकदम गरमको टाइममा एकदमै बत्तीहरू काटिने एकदमै दुःख छ र हाम्रो मिडियाले चाहिँ यस्तो समाचारहरू त केही पनि पो देखाउँदैन